जसरी एउटा पत्रिकाहरू आउँछ छापा माध्यम जस्तै पत्र पत्रिका र टिभीमा न जस्तै नसे नेसनल च्यानलहरू आउँछ आज तक आउँछ नाइन भारत आउँछ अनि थुप्रै किसिमको च्यानलहरू आउँछ जसमा कि अब सिसिएनहरू आउँछ यो मध्येमा त्यो टिभीमा हेरेको र टिभीमा बताएको मध्येमा पत्र पत्रिकामा जसरी छापा पत्रिकामा जो खबर कागजमा आएको चाहिँ आफूले आफूले पढेर त्यसलाई बुझ्नु सक्ने हुन्छ केही फलाना जगामा यस्तो घटना भएछ फलाना जगामा यस्तो सामाजिक विकासहरू भएछ सामाजिक कुराहरू भएछ सामाजिक त्यहाँनेरि मिटिङहरू भएछ त्यस्तो कुराहरू चाहिँ बुझ्न सकिन्छ र र टिभीमा भनेको र सुन्ने मात्र हो तर छापा मा जुन छापिएर आउँछ खबर कागजमा त्यो चाहिँ आफूले आँखाले हेरेर आफूले मुखले पढ्नु सक्ने यो विषय हुनाले चाहिँ पत्रिकामा नै धेरै जस्तो म चाहिँ विश्वास गर्छु